ए हजुर म दसैँको लागि यो हाम्रो परिवारको लागि नानीहरूको लागि सबैको लागि लुगाहरू चाहिएको थियो कि अन्त अन्त के के हजुर हामीलाई त्यही हो अब प्यान्ट प्यान्ट चाहिएको जिन्सको प्यान्ट नानीहरूको लागि हो अलिक अहिलेको फेमस उयो देखाइदिनु होस् न कस्तो कस्तो छ कति कति दाम छ हो भन्

हामी अब हामी तिन चारजनाको परिवारको लागि सबै यही किन्ने हो एउटै दोकानमा किन्ने अन्त अलिकति रेट त अब मिला मिलिदिइ मिल्छ होला अन्त अब यो प्यान्टको दाम कस्तो के चाहिँ छ हौ अलिकति यसो अलिक मिलाई दिनु हुन्छ एक दुई सय कम्तीमा दिनु हुन्छ

अलिक डिस्काउन्ट अलिक डिस्काउन्टहरूमा छैन होला किन अब सबैको लागि हजुर हजुर हजुर होइन अब ए अब यसो नि हामी थुप्रोको लागि लाँदैछौँ हो त्यसले गर्दा अब अलिकति अहिले नै यसो हजुर हजुर हजुर होइन अलिकति अब पहिला नै अब किन पहिला नै अलिकति मिल्छ भने चाहिँ हामी अब अलिक कम्ती हुन्छ भने चाहिँ आउनु लानु पर्यो भनेर नि अलिकति ज्यादै लानु पर्यो होइन एउटा अब विन्टरको लागि पनि भयो ज्याकेटहरूदेखि लिएर सबै नै एउटा सेट सबै एकजनाको लागि हामी सबै सेट कुनु कुन लाग्छ सबै लानु पर्यो भनेर नि हामी अन्त दाम चाहिँ अलिकति मिलाई दिनु होस् अलि घटाई दिनु होस् हो अलिकति डिस्काउन्ट दिनु होस् न कति थर्टी पर्सेन्ट डिस्कान्टहरू गरिदिनु सक्नु हुन्छ हजुर ए अन्त ओनर कहाँ अहिले हुनु हुन्न त्यहाँ अन्त म बात मारिहाल्थेँ नि ए हजुर हजुर हजुर हजुर अलिकति धेरै नै चाहिएको थियो कि मलाई अन्त एक दुई रुप्पे मिलाइदियो भने चाहिँ पहिला नै बात मारेर मिलिहालेको भए चाहिँ म आउँथेँ हो मिलाइहाल्थेँ अन्त यो त अब अलिकति आएर फेरि भरे दाम मिलेन भने हो

हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ